टेक्नोलोजीले अहिलेको समयमा धेरै प्रभावहरू पारेको छ पहिलाको आधुनिक प्रविधिमा प्रविधिमा घट्टा सिलाइ बुनाइ ओखलीहरू धेरै चिजहरू थियो जसले गर्दाखेरि चाहिँ ओखलीमा धानहरू पिस्थ्यो चामलहरू पिस्थ्यो र अहिले चाहिँ त्यो ओखलीहरू घर घरमा पनि छैन पहिला चाहिँ सबको घरमा थियो ओखलीहरू त्यो नभएकाले गर्दाखेरि चाहिँ चामलहरू अहिले मिल मिलमा पिस्ने गर्दछ त्यो मिलमा पिस्ने गर्दछ घट्टाहरू सिलाइ बुनाइहरू छैन सिलाइ बुनाइ पनि अहिले सिलाइ टेलर मेसिनले गर्छ जस्तो त्यो एउटा टेक्नोलोजी हो मेसिनले गर्ने काम गर्दछ त्यो पुरानो सब चिजहरू हटेर गएको छ अहिले सब नयाँ नयाँ नयाँ आउँदै गएको छ त्यसले गर्दाखेरि चाहिँ हाम्रो परिवर्तन भएर गएको छ यो अहिलेको समयमा पनि परिवर्तन भएर गएको छ पहिलाको पारम्परिक तरिकाहरू धेरै धेरैहरू छ जस्तो कि औखली घि घट्टा सिलाइ बुनाइहरू छ तर अहिलेको समयमा टेक्नोलोजीले गर्दाखेरि चाहिँ जुन चाहिँ अहिले पहिलाको ओखली घट्टाहरू हुन्थ्यो त्योहरू हटेर चाहिँ अहिले नयाँ टेक्नोलोजी आएको छ जस्तो कि मिल मिलमा चाहिँ हामी धानहरू पिस्छौँ आँटाहरू आँटाहरू निस्कन्छ त्यहाँबाट चामल पिसेर आँटा त्यहाँबाट पिठोहरू निस्कन्छ भुसहरू निस्कन्छ त्यो भुसहरू पनि हामी गाईहरूलाई दिन्छौँ पानीसँग मोलेर पानीसँग मिसाएर नुनहरूसँग मिसाएर गाईहरूलाई दिन्छौँ तर त्यहाँबाट पनि एकदम राम्रो त्यो टेक्नोलोजी आए पनि हाम्रो यो समयमा एकदम राम्रो भएको छ है अन्त अहिले घट्टाहरू पनि छैन सिलाइ बुनाइ पनि छैन बुना बुन्दैन लुगाहरू अहिले टेलर मेसिनले गर्दाखेरि त्यो लुगाहरू बुन्दैन सिलाइहरू गर्छ तर बु बुन्दैन त्यसले गर्दाखेरि पनि त्यो टेलर मेसिनले गर्दाखेरि हाम्रो लुगाको कामहरू गर्छ त्यसले गर्दाखेरि एकदम राम्रो हो